यहाँ चाहिँ अब हाम्रो मार्च अप्रिलहरूदेखि चाहिँ पानी पर्न सुरु हुन्छ र पानीहरू पर्दा चाहिँ एकदमै बेसी यहाँनेर चाहिँ पानी भन्दा पनि हावा पानी आउनु गाडाङ गुडुङ चट्याङहरू हान्नु एकदमै डर हुन्छ र पोलहरू पनि छेउ छेउ छेउमै भएको कारणले गर्दाखेरि चाहिँ करेन्ट अब त्यो चट्याङहरू हान्दाखेरि चाहिँ हामीलाई पुरा डर लाग्छ रुखहरू पुरा जस्तै भयो यो बगानमा त कतिजना मरे पनि चट्याङले गर्दाखेरि कामहरू गर्नेलाई पुरा साह्रो पर्छ उनीहरूलाई के अरे काम गर्दाखेरि के अरे उनीहरूले पुरा तिर्पालहरू प्लास्टिकहरू बानेर काम गरेको हुन्छ र पानी आउँदा आउँदै एकदम चट्याङहरू हान्दाखेरि चाहिँ डाइरेक्ट रूपमा भेटेर चाहिँ कतिजना मरेको पनि छ अनि त्यही भएर हामी चट्याङहरू हान्दाखेरि चाहिँ पुरा डर लाग्छ यता हावाहरू आउँदाखेरि कसैको घर उडाइदिन्छ कसैको प्लास्टिक उडाइदिन्छ कसैको छानै लगिदिन्छ त्यसरी आउँछ पानीहरू चाहिँ र यहाँनेर घुम्ने मौसम चाहिँ यही डिसेम्बर जनवरीहरू हो यतिखेर चाहिँ सुक्खा खाले दिन हुन्छ र मौसम पनि राम्रो हुन्छ चिसो चिसो भएको कारणले गर्दाखेरि चाहिँ यता घुम्नु चाहिँ एकदमै राम्रो हुन्छ त्यतिखेर चाहिँ